अँ मैले एउटा रिडर कम्पनीको फ्यान लिएको थिएँ सिलगढीबाट एकदम यो गरम महिनामा चाहिँ राम्रो काम दिइरहेछ यसले यो गरम महिनाभरि चाहिँ हाम्रो परिवारलाई नै एउटा शीतल दिइरहेछ भनौँ न सबैलाई एकदम राम्रो काम गरिरहेछ साथी भाइहरू सबैलाई नै यो फ्यान चाहिँ यो गरम महिनामा चाहिँ यो बहुत आवश्यक देखिन्छ है हुन्छ होला हगि